हेलो सेफ बोल्नु भएको तपाईँ ए आम्माहो तपाईँले त कस्तो खालको खाना बनाउनु भएछ आम्माहो सबै जो जो कस्टमर आउँछ सबैले तपाईँको तारिफ खालि गर्छ त हौ खाना यस्तो मिठो हुन्छ भनेर

तपाईँको काम एकदम सबैले मन पराउँदैछ हो के के मसालाहरू हाल्नुहुन्छ हौ त्यसमा

ए अस्ति पनि एउटा कस्टमर आयो हो हाम्रो सेफलाई भेट्ने इच्छा छ भन्नुहुँदैथ्यो हो तर तपाईँ हुनुहुन्थेन तपाईँ गइसक्नु भएको थियो ए के भन्छ अरू तपाईँले के के बनाउनु हुन्छ हौ चौमिन मोमो थुक्पाहरू बाहेक

ए हजुर ए मेरो भोलि मेरो भान्जी आउँदैछ कि हेलो हजुर ए के भन्छ भान्जीले चाहिँ त्यो स्याफाले चाहिँ साह्रै मन पराउँछ हो अन्त मैले भनेको थिएँ उसले चाहिँ भन्दैथ्यो म एउटा राम्रो रेस्टुरेन्टमै गएर अब भान्जीको चाहिँ भोलि बर्थडे हो नि त अन्त साथीहरूलाई पनि ट्रिट दिनेहरे हो अन्त मैले चाहिँ भनेको थिएँ भान्जीहरूलाई पनि के भन्छ मेरो रेस्टुरेन्ट हिँड न त्यहाँ एउटा मेरो सेफ छ मिठो बनाउँछ भनेर हो हजुर अन्त भोलि म भान्जीहरूलाई पनि लिएर आउँदैछु भान्जीको त्यस्तै हामी पन्ध्रजना भान्जीहरू पन्ध्रजना जस्तो आउँछ होला हौ पन्ध्रजना जस्तो साथीहरू आउँछ कि हजुर स्याफाले चौमिन थुक्पाहरू तिनीहरूले जे जे भन्छ भन्नोस् दिनु पकाएर दिनुहोस् है हजुर म भान्जीहरूलाई पठाउँछु नि

अन्त अरू त तपाईँले केही बनाउनु हुन्न है बर्गर हुन्छ ए त्यसो भए बर्गरहरू पनि मगाउँछ होला बै मेरो भान्जीहरूले कि ए हुन्छ हुन्छ हवस् म भोलि भान्जीहरूलाई पठाइदिन्छु नि हुन्छ हुन्छ